हाम्रो चाहिँ गाउँमा महिलाहरूले ग्रुप मिलाएर आफ्नो आफ्नो कामहरू घरमा सघाएर सल्लाह गरेर उनीहरूले टाइम निकालेर कसैले खोर्सानी सुकाएर खोर्सानीको पिस्ने काम गर्छ कसैले सिलाइहरू गर्ने काम गर्छ कसैले आफ्नो आफ्नो दसजनाको ग्रुप मिलाएर सातुहरू बनाउने गर्छ